अहिले भारतको कुरा गर् गरूँ भने गर्दाखेरि चाहिँ हाम्रो पर्यावरणमा चाहिँ धेरैवटा भिन्नता देख्न पाइरहेको छ होइन संसार भारतको मात्रै कुरा नगरेर चाहिँ संसारैभरि यो चाहिँ पर्या पर्यावरण चाहिँ धेरै नै मैला भइरहेको देखिरहेको छौँ हामीले होइन यसको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ ग्लोबल वार्मिङ हामी सबैजनालाई थाहा भएकै कुरा हो होइन ग्लोबल वर्मिङको कारणले गर्दा चाहिँ हाम्रो पर्यावरणमा चाहिँ धेरै भिन्नता देख्न गइरहेको छ मेन कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ हामी प्लास्टिकहरू युज गर्छौँ होइन प्लास्टिकहरू त उयो हुँदैन नि त हामी डिस्पोज गर्दैनौँ राम्रोसँगले मैलाहरू होइन मैला जहाँ पायो त्यहीँ फ्याँक्छौँ हामीले सो यो मैलाहरू फ्याँक्ने पनि एउटा प्रपर ड्रेनेज सिस्टमहरू हुनु पऱ्यो होइन छ र पनि यहाँ हामी मान्छे आफै मान्छे चाहिँ एकदमै हुन्छ नि अहिले चाहिँ एकदमै सतर्क नभएर चाहिँ लापरवाही गरेको कारणले गर्दाखेरि पनि पर्यावरणमा चाहिँ धेरै हामीले नराम्रो भइरहेको देखिरहेको छौँ हैन हामीले भनिहाल्यो मैला जताभावी फ्याँक्ने होइन प्लास्टिक युज गर्ने प्लास्टिकहरूको कारणले गर्दा राम्रो प्रपर डिस्पोज नभएको कारणले गर्दा पर्यावरणमा यस्तो देखा परिरहेको छ हामीले के गर्नु पर्ने हो त भन्दाखेरि चैँ पर्यावरणलाई चाहिँ जति सक्दो धेरै सफा राख्नु पर्ने हुन्छ है किन अहिले संसारमा फेरि मान्छेको पपुलेसन धेरै बढिरहेको कारणले गर्दा पनि यस्तो हुँदैछ त्यो पर्यावरणलाई सफा राख्नु पर्ने हो भने चाहिँ हामी आफै मान्छेले हामी आफै अहिले त कोही पनि नपढेको छैन नि होइन सबैजनालाई थाहा भइरहेको छ ग्लोबल वार्मिङ पल्युसनहरूको बारेमा सबैजनालाई थाहा भइरहेको छ तरै पनि हामी किन चाहिँ यसलाई चाहिँ केयरलेस गर्दैछौँ होइन पर्यावरणमा हामी बस्नु पर्ने हुन्छ धेरै यो पपुलेस् पपुलेसनको कारणले गर्दाखेरि जो यो मान्छेको लापरवाहीको कारणले गर्दाखेरि पर्यावरणमा ह्याम्पर भइरहेको छ यसले गर्दाखेरि धेरैवटा समस्या भइरहेको छ हामी मान्छेलाई मात्रै नभएर पशु प्राणी है बन जङ्गल सबै थरीलाई नै यसको चाहिँ नराम्रो के भन्छ त्यसलाई नराम्रो एफेक्ट परिरहेको छ भनौँ न है किनभने मान्छेको पपुलेसनको कारणले गर्दा बन जङ्गल काटेर है जङ्गलतिर पनि घर बनाउँदै फ्याक्ट्री बनाउँदै फ्याक्ट्रीबाट निस्केको धुलोहरूले गर्दा हाम्रो हावामा पल्युसन भइरहेको देखिरहेको छ हामीले आक्सिजन पनि राम्रो सफा लिनु पाएको छैनौँ है धेरै नै प्रबलम हुँदै आइरहेको छ बन जङ्गल काटेको कारणले गर्दा मान्छे हाम्रो बन जङ्गलको यो हुन्छ नि धेरै नै कम्ती भइरहेको देखिरहेको छौँ हामीले होइन मान्छे मान्छे नै मान्छे जताभावी नै फ्याक्ट्रीहरू है सबैमा नै बन जङ्गल काटेर बन जङ्गल हटाएर चाहिँ मान्छेले घरहरू बनाउँदैछ फ्याक्ट्रीहरू बनाउँदैछ हो त्यहीँ भएर चाहिँ हामीले हुनै पर्ने कुरा नै हो किनभने मान्छे धेरै भएको कारणले गर्दा बन जङ्गल पनि काट्नु पर्ने हुन्छ तर यसलाई चाहिँ खाली नकाटेर चाहिँ हामी सबैजनाले है टाइम टू टाइम बन जङ्गल मतलब रुखहरू रोप्नु पर्ने कार्यक्रमहरू पनि हामी गर् गर्दै नै छौँ तर हामी प्रायः जस्तो चाहिँ यसलाई केयरलेस गरेर बन जङ्गल काटयो तर रोप्ने भन्ने काम चाहिँ गरेको छैन सो काट् काट्नु भन्दा ज्यादा चाहिँ रोप्नु पर्ने पनि हामीले देखिरहेका छौँ है नदीहरू भयो नदी धेरै फोहोर भएको छ फ्याक्ट्रीको मैलाहरू गएर नदीमा नै फ्याक्छौँ है मैला घरको मैलाहरूदेखिको लिएर टोइलेटको मैलाहरूदेखिको लिएर डल्लै हामी खोलातिर खोला झोडाहरूतिर फ्याँक्ने गर्छौँ नि तर त्यो नगरेर चाहिँ हामी आफै सेफ्टी ट्याङकीहरू बनाउनु पर्ने हामीले देखिरहेका छौँ त्यो पनि राख्नु पर्ने हुन्छ हामी आफै आफूले नै बन रुखहरू रोप्नु पर्ने हुन्छ है पाहाडहरू सुकेर पाहाडहरू हटेर डल्लै नै गइरहेको देखेका छौँ है माथि पर्वतहरू बिलिएर गएको पनि हामी सबैजनाले देखेरै आइरहेको छौँ यति देख्दा देख्दा पनि हामी किन चाहिँ सतर्क हुँदैनौँ त भनेर चाहिँ हामी प्रश्न पनि आफूले आफैलाई गरौँ है तर पनि हामी काम चाहिँ किन गर्दैन भनेर चाहिँ हामी उयो गर्नु पर्ने हुन्छ अनि सबैजनाले हामी एकएक जनाले मात्रै नभएर हाम्रो भारतको एक सय चालिस करोडको मान्छेहरू जति पनि छ सबैजनाले सतर्क जनाए चाहिँ हाम्रो पर्यावरण चाहिँ अलिकति सफा हुने सम्भावना रहेको हुन्छ है त्यही कारण अनि फेरि यो ग गर्मी बर्षा जाडो जो छ यो पनि हामी अहिले समयमा पाउँदैनौ है गर्मीको समयमा जाडो जाडोको समयमा गरम बर्षा पनि टाइममा हुँदैन पहिला समय समयमा बर्षाहरू हुन्थ्यो होइन त्यही कारणले गर्दा खेतीपाती पनि धेरै राम्रो हुन्थ्यो त्यो टाइममा होइन तर अहिलेको समयमा चाहिँ यो मौसम मौसममा पनि भिन्नता आएको कारणले गर्दा हाम्रो कृषकहरूले राम्रो काम गर्नु सकेको छैन पानीहरू पाउनु सकेको छैन है अनि कृषकहरूलाई खाली पानी मात्रै भएर त हुँदैन होइन मौसम पनि धेरै राम्रो नै हुनुपर्छ गर्मी पनि चाहिन्छ खेतीपातीमा जाडो पनि चाहिन्छ त्यही भएर अहिले हामी कुनै मौसम पनि समयमा चाहिँ मिलेको छैन यो सबै कुरा चाहिँ हाम्रो यो पल्युसनको कारणले गर्दा ग्लोमल ग्लोबल वर्मिङको कारणले गर्दा नै हो त्यही भएर हामी सबैजना सतर्क भएर यसमा काम गर्नु पर्ने हुन्छ रुख पात रोप्नु पर्ने हुन्छ मैलाहरू जताभावी फ्याँक्नु भएन है